हेलो

हजुर हजुर भन्नुहोस् ए जुत्ता किन्नुको लागि कल गर्नुभएको

ए हजुर हजुर हाम्रो पेज छ नि इन्स्टामा पनि हो के रे जुत्ता चाहिँ कस्तो जुत्ता किन्नुहुन्छ कुनै कम्पनी छ कि तपाईँको मन पर्ने हाम्रोमा त अब सबै छ नाइकी एडिडास ब्यालेन्सियाको होइन त्यहाँबाट अन्त पुमा रिबक्स सबै छ तपाईँलाई चाहिँ कुन चाहिँ मन परेको एडिडासको

हजुर मतलब राम्रो ठिकैको प्राइसमा क्वालिटी पनि राम्रो होइन ए अँ हुन्छ हुन्छ तपाईँ चाहिँ कुन प्रिफर गर्नु हुन्छ हाइ एङ्कल कि मिड एङ्कल कि लो एङ्कल प्रिफर गर्नु हुन्छ एडिडासमा चाहिँ लो एङ्कल है होइन लो एङ्कलै ठिक हुन्छ क्याजुअल सुस स्पोर्ट्स सुस त होइन होला नि क्याजुअल सुस नि एडिडासको ए हुन्छ हाम्रोमा अहिले एडिडासमा चाहिँ हजुर अँ हुन्छ हुन्छ नाइकीको पनि छ नि अहिले एडिडासमा चाहिँ सुपर स्टार छ अनि त्यहाँबाट साम्बा भन्ने मोडल छ फोरम छ हो धेरै नै छ अन्त अब नाइकी हेर्नु भयो भने चाहिँ नाइकीमा चाहिँ नाइकीको तपाईँको एयरफोर्स भइहाल्यो अन्त नाइकीको एसपी डङ्क भन्ने छ एउटा ब्ल्याक र वाइट कलरको जुन चाहिँ पान्डा भन्छ हो अन्त नाइकीमा चाहिँ जर्डनहरू पनि छ लो एङ्कल हाई एङ्कल अब तपाईँले लो एङ्कल भन्नु भयो भनेपछि रेड र वानको जर्डनको जति पनि लो एङ्कल छ सबै छ कुनै कलरको केही प्रिफरेन्स छ तपाईँको लाइक कुनै कलर यसो यो चाहिँ मन पर्दैन कि त यस्तो कलरको चाहिन्छ टाइपको वाइटमा वाइटमा चाहिँ तपाईँको एडिडास भन्दा पनि फुल वाइट है ए हल्का कालो मिसेको हो भने चाहिँ त्यसो भए तपाईँको नाइकीको एसपी डङ्क पनि लिनु सक्नु हुन्छ जुन मैले अघि तपाईँलाई पान्डा भनेँ ब्ल्याक र वाइटमा नभए अब फुल वाइट हो भने चाहिँ नाइकीको एयरफोर्स छ हो अन्त एडिडासमा पनि तपाईँको फोरम पनि छ ब्ल्याक र वाइटमा हुनु त अन्त तपाईँले त्यो हेर्दा हुन्छ तपाईँको बजेट चाहिँ कति होला हजुर अलिकिति बढाउनु पर्छ होला एडिडासको लागि चाहिँ अन्त तपाईँले ट्वेन्टी टू ट्वेन्टी टूहरू गर्नु भयो भने चाहिँ एडिडासको फोरम आउँछ नि ब्ल्याक र वाइटमा मज्जाको मोडल राम्रो छ मोडल आलिअलि मिल्छ तपाईँ बेस्ट चाहिँ नि बरू हाम्रो दोकानमा आएर हेरेको भए चाहिँ राम्रो हुन्थ्यो होला बरू यसो क्वालिटी हेरेपछि तपाईँलाई पनि अलिकिति पैसा हाल्दा नि खेरो जाँदैन टाइपको लाग्थ्यो होला हो अन्त नि दोकान त मेरो यहाँ मार्केटमा छ बिच मार्केटमा दार्जिलिङमा अन्त चौरास्ता चौरास्ताको जुन चाहिँ त्यो साइडको बाटो छ राइटपट्टिको बाटो ओह्रालो जाने त्यहाँ जाँदा जाँदा राइटपट्टि छ कि हजुर स्निक कर्नर बोर्डै लेखेको छ आउँदा हुन्छ नि तपाईँ हुन्छ हुन्छ हुन्छ हुन्छ भोलि आउनुहोस् न भोलि खुल्लै छ स्याटरडे चाहिँ खुल्छ कि आउनुहोस् न ल हुन्छ हुन्छ थ्याङ्कयू ल आउनुहोस् है हुन्छ ल